हाम्रो क्षेत्रमा बसोबासो गर्ने मानिसहरूको लागि उपलब्धि खेलकुद सिकाउने केन्द्रहरू छैन हाम्रो क्षेत्रदेखिको अलिक पाँच किलोमिटरमाथि त्यहाँनिर एउटा भिक्टोरियन क्लब भन्ने छ र त्यहाँनिर फुटबल क्रिकेटहरू भयो विभिन्न गेम्स गेम्सहरू सिकाउँथे र अहिले त्यो पनि अहिले बन्द छ र हाम्रो क्षेत्रको मानिसहरू सिक्नको लागि सिक्नको लागि जानु हो भने कालिम्पोङकै मेन सहरमा जानुपर्छ त्यहाँनिर एन नादुङ भोटिया फुटबल एकाडेमी छ त्यहाँनिर फुटबल भयो क्रिकेट भयो विभिन्न खेलकुद गेम्सहरू सिकाउने गर्छ